जय गोर्खा म चाहिँ नेपाली हो होइन मलाई चाहिँ यहाँ हाम्रो मातृभाषाबाट चाहिँ हामीलाई फर्म फिल अप गर्ने चाहिन्छ अहिले जस्तो कि फर्म फिल अप गर्नुको लागि अन्ली इङ्ग्लिस बोल्नु पर्छ आमा बाबाहरूले इङ्ग्लिस बोल्नु जान्दैन होइन इङ्ग्लिस बोल्नु जान्दैन मेरो आमाबाबा मात्र होइन अरूहरूले कोही कोहीहरूले पनि इङ्ग्लिसहरू बोल्नु जान्दैन त्यसैले यहाँ हामीलाई फर्म फिल अप गर्नुको लागि हाम्रो नेपाली भाषाबाट फर्म फिल अप गर्नु चाहिन्छ यहाँ हाम्रो भाषा आदिवासी नेपाली थुप्रै छ थुप्रै आफ्नो आफ्नो भाषाबाट पनि गर्नु पाउने त्यस्तो त हामीलाई मलाई चाहिँ लाग्छ अब होइन हामी गोर्खावासीले चाहिँ अन्ली इङ्ग्लिस हाम्रो यहाँ नेपाली भाषा अलिक दिन बाद बिलोप हुन्छ जस्तो छ किनकि हाम्रो यहाँ नेपाली भाषामा खालि पढ्ने छ तर फर्म फिल अप इङ्ग्लिसदेखि गर्नु पर्छ जे काम पनि हाम्रो इङ्ग्लिसदेखि गर्नु पर्छ अनि हाम्रो यो काम खालि इङ्ग्लिसदेखि गर्नु पर्छ हाम्रो नेपालीदेखि भएको भए अलिक राम्रो हुन्थ्यो नेपालीदेखि गरेको भए चाहिँ हामीलाई हाम्रो मातृभाषा नेपाली भाषादेखि चाहिँ हामीलाई गर्नुको अलिकति खुसी पनि हुन्थ्यो खालि इङ्ग्लिस छ हामी खालि इङ्ग्लिस बोल्नु पर्छ अनि इङ्ग्लिस खालि इङ्ग्लिस बोल्नु पर्दा चाहिँ कोही कोही घरको मान्छेहरूलाई अब आउँदैन तिनीहरूलाई बिजोग हुन्छ हामी चाहिँ यहाँ हामीलाई यहाँ अब नेपाली भाषादेखि फर्म फिल अप गर्नु चाहिन्छ अब त्यसैले हामीलाई नेपाली भाषादेखि फर्म फिल अप गर्नुको लागि रि रि रिक्वेस्ट पनि हामीले गर्छु त्यहाँ फर्म फिल अप नेपालीदेखि आयो भने हाम्रो घरको गार्जेनलाई अरूको घरको गार्जेनलाई अरूको कता कताको सबको गार्जेनहरूलाई उनीहरूलाई राम्रो हुन्छ हाम्रो यता चाहिँ खोइ अन्ली इङ्ग्लिस गर्छ इङ्ग्लिसबाट मात्र त अब सब घरहरूको मान्छेहरूले इङ्ग्लिसदेखि त लेख्नु जाँदै पढ्नु लेख्नुहरू त जान्दैन को को घरकोहरूले फेरि नेपालदेखि लेख्नु जान्दैन त्यो लागि सबको भाषादेखि चाहिन्छ क्या त भरे फर्म फिल अप केको लागि छ हरे नत्र यहाँ इन्डियादेखि निकाल्छ हरे त्यस्तो छ तिनीहरूले फर्म इङ्ग्लिसदेखि मात्र छ हरे त्यसको घरको मान्छेहरूले सकेन हरे बाइ चान्स लु सकेन हरे अरू लगाएर पनि हेल्प दिएन हरे ओ तिनारू चाहिँ इन्डियादेखि निस्कनु त भएन त्यसैले हाम्रो नेपाली सब नेपाली आदिवासीबाट चाहिँ हामीलाई नेपाली आदिवासी अरू थुप्रै योदेखि चाहिँ हामीलाई चाहिन्छ अब होइन यति रिक्वेस्ट चाहिँ म गरिराख्दैछु सबैलाई जय गोर्खा नाम मेरो छेवाङ थोकर